मलाई यो गायनतिर चाहिँ कहिलेदेखिको अब चासो भयो इन्ट्रेस जाग्यो भन्दा चाहिँ अब जुन चाहिँ सानोतिर मैले देख्थेँ फोनतिर पनि देख्थेँ होइन तिर गाएको अरूले देख्थेँ धेरै कहाँ कहाँ गएर अब स्टेजतिर गएर गीत गाएको होइन अब मलाई पनि त्यहाँदेखिको चाह लाग्यो क्या म पनि अब गीत गाउँछु यसरी नै एकदिन होइन म पनि अब यसरी नै गीत गाउन थाल्छु भनेर अब कहिलेदेखिको चाहिँ मलाई गीत गाउन सक्नेरहेछु आफूले भनेर चाहिँ याद पाए भने चाहिँ त्यही अब दस बाह्र तेह्र हो त्यस्तै उमेर पुग्दा चाहिँ मैले याद पाएको म पनि अब गीत गाउन सक्नेरहेछु है यसरी नै